मलाई चाहिँ पहिलाको भन्दा अर्थतन्त्रहरू चाहिँ धेरै राम्रो भएको जस्तो लाग्छ उहिले उहिले त पैसा रुपियाँ भन्ने देख्दैन थियो हामी त झन् केटा केटीमा स्कुल जाँदा पैसा पनि पाउँदैन थियो दुई कन्ची तिन कन्ची भेट्दा पनि कता हो कता हुन्थ्यो तर हामीलाई त त्यति बेला त मिठाई पनि अब पाउँछ पाउँदैन केही थाहा हुँदैन थियो पहिला रातो पैसाहरू ढुङ्गाको चेपतिर एक एक कन्चीहरू चाहिँ देखेको दुई कन्ची देखेको अब अरू त तिन पैसा बिस पैसाहरूसम्म चाहिँ देखेको अब पछि ठुलो ठु ठुलो भएर बिहा बारी भइसके पछि त अब आफ्नो सिरो भारो सब आफ्नो टाउकोमा आइलागे पछि त अब सब पुर्याउनु टार्नुदेखि लिएर कसरी हुन्छ गाई बस्तु पालेर हुन्छ कि नानीहरूलाई पढाउनु खर्च हुँदैन काम दाम छैन नोकरी छैन अब जति पढे पनि काम पाउँदैन अहिलेको जमानामा दुःख छ मान्छेले कति कति पढ्छ बिए बिएडहरू पुरा पुरा पढ्छ तिनीहरूलाई काम छैन दुःख पाइरहेको छ प प पढेर केही काम हुन्छ कि आमा बाउलाई हेर्छु कि भनेर अब नानीहरूलाई दुःख गरेर गाई बेचेर हुन्छ कि नङ्ग्रा खियाएर हुन्छ कि कसरी हुन्छ दुःख गरेर घाँस काटेर हुन्छ कि दुःख गरी गरी आमा बाउले मेरो छोरा छोरीले हेर्छ भनेर कस्तो गरेर स्कुल पढ पढ भनेर आमा बाउ नपढे पनि अनपढ भए पनि छोरा छोरीलाई चाहिँ राम्रोसँगले बाटो राम्रो बाटोमा लगाऊँ मेरो छोरा छोरीलाई सुख पाएको हेर्न चाहन्छ तर छोरा छोरीहरूले पढ्नुमा पढ्नेले पढिहाल्छन् नपढ्नेले ध्यान दिँदैन घाँस काट्ने लेखेको छ अब यो बस्तीमा बसेर अरू के गर्नु कति कति पढ्ने नोकरीदारको हुनेहरूको हुनेलाई जहीँ तहीँ नोकरी एउटा घरको पाँचजना छजनासम्मले पाइरहेको छ एउटालाई नहुनेलाई काहीँ न काहीँ छँदै छैन कति कति पढेर बिचराहरू घाँस काटेर हुन्छ कि थाप्लोमा नाम्लो बोकेर हुन्छ कि दुःख गरेर खाइरहेका छन् र पनि नानीहरू पढाउनु पर्यो जाय जन्म दिए पछि आमा बाउको पढाउने कर्तव्य हो आमा बाउले पढाउनु पर्यो दुःख गरेर खाई नखाई गरेर भए पनि पढाउनु पर्यो नानीहरूलाई कोही भविष्य हेर्नु पर्यो आमा बाउले छोरा छोरीले पो पाल्छ कि भनेर आश हुन्छ आमा बाउलाई जे भए पनि आफ्ना आमा बाउको काम नभए पनि छोरा छोरीको नै एउटा एउटा ससानो भए पनि नोकरी होस् मिलोस् राम्रो होस् भनेर सम्झन्छ गरिब दुःखी मान्छेले सब हुनेलाई जहीँ तहीँ नहुनेलाई काहीँ न काहीँ